हजुर ए हजुर भन्नु होस् न हजुर मेरो हो त हजुर होइन मैले सानो गाडीको सानो गाडीको लाइसेन्स बनाएको थिएँ कि मैले ठुलो गाडीको लागि रिन्यु गर्नु दिइरहेको छु नि त मैले अहिले लाइसेन्स होइन अब सानो गाडीलाई अब ओभरटेक गरेको हो त्यो त अब तपाईँ जान्नु नि त सानो गाडीले अब ओभरटेक गरेको चाहिँ अब ठुलो गाडीले अब त्यही भित्तातिर हान्छै हान्छ अब उनीहरूलाई जोगाउनुको लागि त आफूले त हान्नु पर्यो नि त अन्त होइन मैले त अब हेरेर कुदाएको हो मेरोमा त अब मेरो त अब लोड गाडी नै हो अब अब म त बिस्तारो नै आउँदै थिएँ अब त्यहाँको अब सिक्किम गाडी रहेछ अन्त अलिक ओभरटेक गरेर गयो अन्त त्यसले गर्दा चाहिँ अलिक उता पोलपट्टि चाहिँ परेको छ अलिक हजुर अब त्यो अब कसरी मिलाउनु पर्छ अलिक यो गरिदिनु होस् न अब जे हुनु थियो भई त हाल्यो अब होइन पैसाहरू होइन अब के कारवाहीहरू अब हुन्छ कसरी मिलाउनु सक्नु हुन्छ मिलाइदिनु होस् न अब त्यो अब कति फाइनहरू लाग्छ अब हेर्नु होस् अब गाडी त मेरो पनि होइन अब मालिकको हो अब तपाईँ एक खेप मालिकसँग बात गर्नु होस् न त अन्त अलिक मालिकले नै अब के भन्नु हुन्छ मालिकले नै अब यसरी पठाउनु भएको अब खोइ अब कसरी अब के गर्नु हुन्छ भनिदिनु होस् न अब अलिक तपाईँको ठुलो सरहरूसँग अलिक उयो गरिदिनु होस् न अब मैले पनि जानी जानी अब त ठोकेको त होइन गाडी हो हजुर हजुर

हजुर अब त्यो अब अलिक हेरिदिनु होस् न तपाईँले अब कसरी हुन्छ अब बाटो पनि अलिक सानो नै छ अब बिस्तारो नै कुदाएको हो अब सानो गाडीको त गल्ती देख्दैन गल्ती त ठुलो गाडीको देख्छ अब हजुर अब के भन्नु अब भई त गयो अब हुन्छ कति ती फाइन कति तिर्न पर्छ यसो भनिदिनु होस् न सर दस हजार त अलिक सक्दिनँ होला म म पनि अब हजुर अब हुन्थ्यो भने अब बुझ्थेँ नि म ए हुन्छ त्यसो भए म तिर्छु नि फाइन त्यसो भए